हाम्रो गाउँ सिलिगुडी महान् महानगरदेखि लगभग बिस किलो मिटर टाढामा बागडोग्रादेखि लगभग दस किलो मिटर टाढामा रहेको दार्जिलिङ डिस्ट्रिक्ट अन्तर्गत एउटा प्राकृतिक प्राकृतिक संसाधनले पनि सम्पन्न गाउँ हो यसमा यसमा प्राकृतिक दृश्यहरू भयो वरिपरि हरियाली वन जङ्गल छ छ भने छेवैमा बग्ने बालासन नदी बालासन नदी छ त्यहाँ अहिले हालैमा हेर्नु भने विभिन्न ठाउँहरूबाट मानिसहरू विभिन्न इन्जोयहरू गर्न हरएक साल हरएक दिन टाढा टाढा जाने गर्छन् यस यस सन्दर्भमा पनि हाम्रो गाउँमा प्राकृतिक ती दृश्यहरू भयो खोला भयो खोलामा नुहाउनुहरूदेखि लिएर होइन विभिन्न होलिडेहरू मनाउनु भयो होलि डे मनाउनु वा वा इन्जोय गर्नु आएर नुहाए भने त नुहाउनुहरू यसको लागि मान्छेहरू विभिन्न ठाउँबाट आउने गर्छ यस कारणले गर्दा यहाँको यहाँको ग्रामवासीहरू भयो जसले दोकानहरू थापेर छेउछाउमा थापेर एउटा एउटा दोकानहरू थापेर आफैँ व्यवसायिक रूपमा पनि ऊ यस गर्न सक्षम भइरहेका छन् त्यस कारणले यो अहिले अहिले वर्तमान स्थितिमा हेर्नु हो भने यहाँ धेरै रोजगारहरू सरकारले उपलब्ध गर्न नसके तापनि यहाँ यहाँ प्राकृतिक स्रो स्रोतहरूलाई लिएर उसलाई त्यसलाई ध्वंस गर्नु नगरेर त्यसलाई सुरक्षित राखेर र बाहिरको बाहिरतिरबाट आएको मान्छेहरूको सहुलियत र उनीहरूको लाई सुविधा दिनको लागि पनि यहाँका मानिसहरूले जति सक्दो यहाँका हामी गाउँवासीहरूले जति सक्दो को ओप्रेट गरिरहेको छ र त्यसको लागि विभिन्न ऊ यस विभिन्न मानिसहरू आएर खुसी मानेर यसहरू गरिरहेको छ रमाइरहेको छन् र उनीहरूले फिड ब्याक पनि राम्रो दिइरहेका छन् कोही पनि अहिलेसम्म यस्तो भएको छैन जसले चाहिँ यहाँको यहाँको सुन्दर दृश्यलाई अ अवहेलना गरेका चाहिँ छैनन् र अहिले जति पनि हेर्दैछु र वर्तमानमा हेर्नु हो भने पनि यो अझ अझ विकसित हुने सम्भावना देखिरहेका छौँ